किताबकै विषयमा भन्नु पर्दाखेरि मैले के भन्छ अन्तखेरि ओथेलो भन्ने किताब जो अङ्ग्रेजी साहित्यका साहित्यकार सेक्सपियरले लेख्नुभएको थियो त्यो सेक्सपियरले लेखेको किताब ओथेलोको अध्ययन गर्दाखेरि ओथेलोको विभिन्न पात्रहरूको वेदान्त पढ्दाखेरि चाहिँ मलाई एकदमै रुवाई आएको थियो त्यसरी नै मैले भन्न पर्दाखेरि चाहिँ हाम्रो म्याकबेत भन्ने पुस्तक छ त्यो पुस्तिकामा पनि यो पनि सेक्सपियरले नै लेख्नुभएको हो त्यो पुस्तिकाको पनि अध्ययन गर्दाखेरि चाहिँ म एकदमै बेसी रोएको थिएँ त्यस्को पात्रहरूको दुख्द निधन देखेर